हेलो भाइ नमस्ते सुन्नु न भाइ अब भाइ त मेरो घरमा बसेको पनि निकै भयो है र भाइको जानकारीअनुसार है म अब माथि त भाइलाई थाहै छ मेरो घरमा एउटा बुढी आमा छ होइन अब म पनि काम गर्ने मेरो स्वास्नीले पनि कामै गर्छ र हामी दुईजनै काम गरेको भए काम गर्नेभएकोले गर्दा चाहिँ घरको काम र आमालाई अलिक हेरचार गर्नु चाहिँ समय मिलेन दिउँसोको लागि चाहिँ बिहान र बेलुकी त हामी छँदैछौँ आमाको लागि यसको लागि चाहिँ एउटा अब घरमा काम गरिदिने एउटा काम गर्ने मान्छे चाहिएको अन्त मैले हेर्दाखेरि चाहिँ मलाई जतिसक्दो अब काम गर्ने चाहिँ केटी नै भए हुन्थ्यो है है केटी भन्नाले नि एउटा महिला चाहिँ भए भइगयो है अनि उमेर त साह्रो अब त्यो अब तिसदेखि चालिसभित्रकै त्यस्तै चाहिएको हो अब उसको नानीहरू छ भने नि प्रब्लम छैन अब ऊ बिहा गरेको छ भने पनि प्रब्लम छैन नानीहरू लिएर आएर यहाँ गर्दा हुन्छ है दिनभरि उसले आ अब मेरो घरको काम पनि गरिदियोस् मेरो आमालाई पनि यसो दबाईपानी पनि अब कति कति बजी कति दबाई दिने हो कुन दबाई दिने हो म देखाई पनि दिन्थेँ र उसले त्यही हेरिदिनुपऱ्यो नानी अब उसको नानी पनि छ भने है नानी लिएर आउँदा हुन्छ मेरो आमाको पनि मन लाग्छ अब नानीसँग खेल्नुओर्नु यताउति है बुढी आमालाई नानीसँग मजा छ अब नानी छैन भने नि ठिकै छ है र मैले यसो महिनाको चाहिँ हजुर पोसाउँछ होइन मेडिकल नलेज चाहिँ त्यस्तो पर्दैन नि अब मेरोमै दबाई छ मलाई थाहा छ होइन कति बजी कुन चाहिँ दबाई दिनपर्छ भनेर चाहिँ है जस्तो अब यो म प्रायः आमालाई अब यो डोरोपोर सिक्स फिफ्टी भन्ने डोरो के अरे डोलोपार सिक्स फिफ्टी भन्ने प्रायः आमालाई ज्वरो आएको बेला दिन्छु त्यो दबाईहरू म देखाइदिन्छु होइन अब प्रेसरको दबाई छ सुगरको दबाई छ यो दबाई चाहिँ तिमीले यति बजी दिनुपर्छ भनेर म भनिदिन्छु देखाइदिन्छु उसले बुझ्छ होला नि त्यति त है त्यति बुझ्ने चाहिँ चाहियो है मेडिकल नलेज त्यति नभए पनि कि त्यही त मै अब बस्ने पाएदेखि त राम्रो हो बस्ने छ भने एउटा म उसलाई स्टाफ क्वार्टर जस्तो मैले एउटा रुम दिइहाल्छु है र बस्नु दिनुपऱ्यो खानु दिनुपऱ्यो खानु बस्नु दिनैपऱ्यो भने चाहिँ म उसलाई मैले सोचेको तिन साढे तिन हजार चाहिँ दिउँ भनेको थिएँ है र दिनुपरेन भने चाहिँ म यस्तै अब पाँच पाँच साढे पाँच छ हजार दिनुपऱ्यो भन्दै थिएँ यदि मैले एकोमोडेसनमा के भन्छ बस्नु र खानु दिनुपरेन भने चाहिँ

अँ त्यो कहिले आउँदा चाहिँ हुन्छ भाइ कति तारिक अब म फ्री भएको बेला जस्तो यो आइतबार म फ्री हुन्छु अफिस जाँदिनँ होइन मतलब आइतबार त्यसै पनि अफ् अँ यो आइतबार मलाई कन्ट्याक्ट गर्नु कि भाइ अब आफ्टरनुन चाहिँ म हुँदिनँ बिफोरमा दस बजीतिर नै भाइले मलाई यसो फोन गरेर यो जो दुईजना छ या को छ भाइको लिएर आउनुहोस् बात मारौँ होइन उनीहरूको आधार कार्ड भोटर कार्ड चाहिँ मलाई चाहियो होइन म राखिराख्छु कहाँको हो कस्तो हो कस्तो हो भन्ने कुराहरू किनभने मेरो त बुढी आमा मात्रै हुनुहुन्छ दिउँसो है के कस्तो हो भन्ने कुराहरू छ है त्योहरू छ भाइले यसो गरिदिनु नि त ल आइतबार ल भाइ हुन्छ भाइ ल भाइ हुन्छ